हाम्रो कालेबुङ डिस्ट्रिक्ट चाहिँ जिटिएको अन्डरमा छ अनि कालेबुङ डिस्ट्रिक्टको एमएलए चाहिँ रुदेन सादा हो अनि यहाँ डिस्ट्रिक्ट भरि जति नै कामहरू हुन्छन् सबै कामहरू हुन्छ सबै जिटिएले जिटिएले नै हेर्छ अनि इम्प्लोइमेन्टहरू पनि जिटिएकै हातमा हुन्छ